ए हजुर सुन्नुहोस् न तपाईँ अहिले कहाँ ऊ यो फोन एक्जेक्ट के अरे जुन चाहिँ फर्टिलाइजरहरू चाहिएको थियो खेतीको लागि त्यही जग्गा लाग्यो दोकान ए सुन्नुहोस् न मलाई चाहिँ मेन चाहिँ अहिलेको अलिअलि त्यो खेतीहरूको लागि त्यो मलहरू चाहिएको थियो कि त्यो कस्तो कस्तो खालको मलहरू चाहिँ छ होला हौ तपाईँको दोकानमा फर्टिलाइजरहरू जस्तै भनौँ

ए हजुर मे मेन चाहिँ अहिले मलाई चाहिँ त्यो अलिलि सागसब्जीको लागि चाहिएको थियो कि अहिले मेन चाहिँ जतिपनि रोपेको साग सब्जीमा बेसी छिटो किरा लाग्दैछ तपाईँको अन्त फेरि कमिला लाग्दैछ हो अन्त त्यही त्यही खेतीहरूको लागि चाहिँ गऱ्यो कस्तो खालको चाहिँ अब केमिकलहरू छ कि न केही फर्टिलाइजरहरू छ कि तपाईँको दोकानमा भनेर चाहिँ सोध्नु चाहेको नि छ भने त्यो प्रोभाइड गरिदिनु सक्नुहुन्छ के छ त्यस्तो फर्टिलाइजरहरू हजुर हजुर हजुर मेन चाहिँ तपाईँको यो जति पनि यो किराहरू चाहिँ अलिक नष्ट हुने खालको दबाई केही पाउँछ हजुर ए हजुर हजुर त्यही त अहिले चाहिँ मेन चाहिँ अब यो रेनी सिजन पर्यो हो अन्त तपाईँकोमा मेन कस्तो कस्तो खालको अब फर्टिलाइजरहरू छ जुन चाहिँ खेतीमा र साग सब्जीमा चाहिने र त्यसले चाहिँ अब यो अहिले रेनी सिजनको टाइममा मेन चाहिँ जति पनि त्यो जमिन माटो हो क्या त्यसको जति पनि फर्टिलिटीहरू चाहिँ सबै मलिलोपनहरू चाहिँ सबै बगाएर भए जान्छ कि भन्ने खालको डर पनि लाग्छ एक प्रकारको तर त्यस्तो खालको त हुँदैन होला नि हजुर हजुर हजुर हजुर हजुर

हजुर मलाई चाहिँ मलाई चाहिँ चाहिएको तपाईँको अहिले पाँच केजी जस्तो चाइएको पाँच केजी जस्तो छ भने चाहिँ म त्यसमा थपथाप गरेर यसो अलिक फाल्टो हाम्रो घरमै पनि छ त्यही मलसँग मिलाएर चाहिँ लगाइदिऊँ भनेको नि अलिकति कतिको राम्रो हुन्छ खेती फसलमा कतिको त्यसले आबो के अरे ऊ योहरू गर्छ भनेर हजुर हजुर म यो चाहिँ पहिलोपल्ट हो मेरो चाहिँ अन्त एकपल्ट तपाईँको दबाईहरू चाहिँ के के छ एकपल्ट त्यही युज गरेरै ट्राई गरौँ भनेर नि हुन्छ हुन्छ हुन्छ मलाई मलाई तपाईँको पाँच केजी जस्तो चाहिँ त्यो फर्टिलाइजर युज गरिदिनु युरिया चाहिँ रेडी गरिदिइ राख्नुहोस् म आउँदैछु नि ल

हजुर हजुर हुन्छ हुन्छ म अहिले चाहिँ चालिसकै लान्छु होला हौ किनभने पचासको त तपाईँको बेसी नै अलिकति त्यसको हाई क्वालिटी छ होला सायदै हो अन्त एकदमै लोकै लानु पर्यो चालिसकै लगेर एकपल्ट ट्राई गर्छु त्यहाँदेखि त्यो फोर्टीकोले चाहिँ भएन भने तपाईँको पचासको नै युज गरेर चलाउँछु नि ल हुन्छ हुन्छ धन्यवाद म आउँदैछु नि ल पाँच केजी चाहिँ रेडी गरिराख्नुहोस् हुन्छ राखेँ